हजुर सुन्दैछु त हजुर हजुर हो त फेस्टिभलको बारेमा भन्नुपर्दाखेरि चाहिँ अब यहाँनिर चाहिँ फेस्टिभल चाहिँ थुप्रै मनाउँछ धेरै किसिमको मनाउँछ अब जातजाति अनुसारको मनाउँछ अब जस्तो भयो बङ्गालीहरू भयो बङ्गालीहरू मुस्लिमहरू भयो उनीहरूले आफ्नै मनाउँछ नेपालीहरू भयो नेपालीले पनि आफ्नै मनाउँछ आदिवासीहरू आदिवासीहरूले पनि मनाउँछ बिहारीहरूले आफ्नै मनाउँछ आफ्नो आफ्नो मनाउँछ यहाँनिर फेस्टिभल त हजुर हाम्रो नेपालीमा भन्दाखेरि चाहिँ दसैँ दिवालीहरू मनाउँछ जस्तो माघे सङ्क्रान्तिहरू असार पन्ध्रहरू मनाउँछ तर त्यस्तोमा पनि यताको उयोहरू चाहिँ आइरहेको हुन्छ अब के भन्छ बिहारीहरू पनि मिक्स भइरहेको हुन्छ यतातिर त्यस्तो चाहिँ भइरहेको छ अहिले पनि अहिले चाहिँ असार पन्ध्रमा त त्यही हो धानहरू रोप्ने सिजन हुन्छ त्यति बेला अन्त त्यो दिन चाहिँ अब मान्छेहरू सबैजना धानहरू रोपेर यताउता अब हिलोहरू छ्यापेर खेलेर अब त्यही हो फेस्टिभल चाहिँ धानहरू रोप्ने त्यहाँदेखि दहीचिउराहरू खाने गर्छ त्यही हो त्यही मनाउँछ माघे सङ्क्रान्तिमा चाहिँ त्यही अब तरुलहरू उसिनेर पोलेर खाने गर्छ आउँछ अलिअलि आइरहेको हुन्छ उनीहरूले पनि मनाइरहेको हुन्छ उनीहरूको त आफ्नै फेस्टिभल हुन्छ उनीहरूको जस्तो छठपूजाहरू हुन्छ मुस्लिमहरूले ईदहरू ईदहरू मनाउँछ तर पनि त्यहाँनिर पनि नेपालीहरू चाहिँ गई नै रहेको हुन्छ मिक्स हुन्छ अब यता जस्तो दसैँतिहारमा नेपालीको चाडमा उनीहरू आएर मनाएको जस्तै अब उता पनि मनाइरहेको हुन्छ यहाँनिर अब सबैजना मिक्स भएर होला त्यस्तो हुन्छ हजुर हजुर हजुर नेपाली भयो बिहारी भयो मुस्लिमहरू भयो अब धर्म धर्म हेर्यो भने धर्ममा क्रिस्चियनहरू फाल्टै हुन्छ उनीहरूले क्रिसमसहरू मनाउँछ अब जान्छ अलिअलि चर्चहरू जान्छ क्रिसमसहरू मनाउँछ क्यारलहरू खेल्छ हुन्छ